मलाई नेपाली भाषा लेख्नु त आउँदैन लेख्नै आउँदैन किनभने मैले त पढाई नै गरेको छुइनँ सानोदेखि हो र बोल्दाखेरि चाहिँ बोल्नु त बोल्छु म नेपाली नै बोल्छु हो तर कति मान्छेहरूसँग हुन्छ नि अब हाम्रो भाषा नबोल्ने मान्छे जस्तो कि हिन्दी बोल्छन् कति मान्छेहरूले उनीहरूले चाहिँ नेपाली बोल्दाखेरि अलिक अप्ठ्यारो पाराले बोल्छन् त्यो चाहिँ बुझ्नु अलिक गाह्रो पर्छ अन्त कोही मान्छे यस्तो हुन्छन् तिनीहरूले पुरै नेपाली पढे पढेर लेखेर गरेको हुन्छन् उनीहरूले एकदम कस्तो कठिन शब्दहरू बोल्छन् त्यो त्यो चाहिँ बुझ्नु अलिक गाह्रो पर्छ मलाई अरू त सबै बुझ्छु म यस्तो साधारण नेपाली बोल्नेहरू सबै बुझ्छु लेख्नु चाहिँ सक्दिनँ त्यति हो